यो प्रश्नको उत्तर चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ मैले एकपल्ट चाहिँ हाम्रो गाउँमा चाहिँ एउटा मेरो चिन्ने अब दिदीको चाहिँ बिहे भएको थियो अनि उसको चाहिँ जुन चाहिँ उसले सेफलाई भनेको थियो उसको चाहिँ अचानक ठुलो काम भएर चाहिँ ऊ आउनु पाएन अन्त मैले अन्त मेरो दिदीबहिनीहरू मिलेर चाहिँ हामीले खाना पकाएको थियो सबै गाउँको मान्छेलाई अनि वारिपारिको गाउँको मान्छेहरू पनि अब सबैजनालाई नै बोलाएको थियो बिहामा अन्त चाहिँ हामीले पकाएको थियो खाना चाहिँ मैले चाहिँ त्यो फर्स्ट एन्ड लास्ट थियो मैले अहिले त्यति बेलासम्म मैले अगाडि त मैले पकाएको पनि थिइनँ त्यही बादमा मैले पकाएको पनि छुइनँ पनि अहिलेसम्म हो अन्त हामीहरूले चाहिँ कसरी खाना पकायो भन्दाखेरि चाहिँ अब आधा भाइबहिनीहरूले सब्जीहरू काटिदियो हो अनि भाइहरूले ठुल ठुलो डेक्चीहरू ल्याइदियो समाजबाट अन्त अलिकति अब ठुल ठुलो दिदीहरूले चाहिँ चुल्हा हुन्छ नि अब आँगोको चुल्हा गाउँमा त अब तपाईँको ग्यासहरू छैन नि त अन्त चाहिँ गाउँमा चाहिँ अब चुल्हाहरू चाहिँ फुक्नुथाल्यो हो अन्त हामीले चाहिँ ठुलो ठुलो डेक्चीलाई चाहिँ मजाले पखाल्यो भाइहरूले चाहिँ समाजघरबाट ल्याइदिएको थियो हो अन्त हामीले चाहिँ नि त्यसलाई चाहिँ नि पुछपाछ गरेर धुइधाइ गरेर चाहिँ हामीले चाहिँ त्यहाँनिर चाहिँ नि अब फर्स्टमा चाहिँ के सोच्यो भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ तरकारी पकाउने अरे हो अन्त हामीले तरकारीलाई हामीले कसरी पकायो भन्दाखेरि चाहिँ हामीले मजाले फर्स्टमा सागसब्जीहरू मजाले काट्यो सबैजना मिलेर एक प्रकारको मजा पनि आइरहेथ्यो किनकी अब हामीले फर्स्ट टाइम त्यत्रो मान्छेको लागि पकाउन आँटेको थियो हो अन्त एक प्रकारको अब सबैजना मिलेर गर्दा त मजै आउँछ नि त होइन अन्त मजा आइरहेथ्यो हामी सबैजनालाई रमाइलो थियो हो अनि फर्स्टमा चाहिँ हामीले के गऱ्यो भन्दा चाहिँ हामीले सब्जीहरू काट्यो हो मजाले अनि त्यसलाई धोइधाइ गऱ्यो अनि ठुल ठुलो दिदीहरूले चाहिँ त्यो मजाले आगोहरू पनि रेडी भएछ फुकेको आगो पनि अन्त त्यहाँ डेक्ची कराही तत्तायो हो एकछिन तत्ताएर चाहिँ तेल हाल्यो हो तेल हालेर चाहिँ अब त्यही मर मसलाहरू हालेर त्यहाँदेखि हामीले सब्जी पकायो मजाले सब्जी पकायो हो अनि त्यसको बादमा चाहिँ हामीले दालहरू पनि मजाले तड्का हालेको दाल खाने अरे नि त बेहुलीले अन्त तड्का हालेको दाल पकायो हामीले हो त्यहाँदेखि चाहिँ हामीले राइस पनि बनाएको थियो त्यहाँदेखि मासुहरू चाहिँ हामीले बनाएन हो किनकि मासुहरू चाहिँ केटाहरूले बनाउने हरे नि त अन्त चाहिँ केटाहरूलाई दियो हामीले बनाउनु होइन दाजुहरूलाई अन्त बिस्तारै बिस्तारै गर्दै मान्छेहरू पनि आउँदै थियो आउँदै थियो अन्त त खाना त अलिकति कम्ती भएको जस्तै भयो त्यहाँदेखि फेरि हामीले फेरि सब्जीहरू काटेर हो अन्त मैले चाहिँ यसपालि त दिदीहरू पनि व्यस्त थियो बिहामा अब चिनाहरू चिनाजानाहरू आएको कारणले गर्दा अन्त हामी पाँचजना मात्र थियो हो अन्त मैले चाहिँ सब्जीहरू मजाले पकाएँ मिक्स भेजिटेबल्सहरू बनाएँ हो अन्त चपहरू प्याजीहरू पोलिदिएँ हो त्यहाँदेखिको अरू बहिनीहरूले भातहरू बनाउँदैथ्यो राइसहरू बनाउँदैथ्यो अनि भइ भाइ भाइहरूले फेरि मासुहरू फेरि त्यतिकै पकाउँदै थियो होइन अन्त मलाई फेरि के भन्यो सब्जी मात्रै होइन तपाईँ कुछ अब क्या डेजर्टको लागि पनि कुछ बनाउनु भन्नु भयो अन्त डेजर्टको लागि चाहिँ मैले चाहिँ के पकाएँ भन्दा चाहिँ कस्टर्ड पकाएँ कस्टर्ड चाहिँ कसरी बनाएँ भन्दाखेरि चाहिँ उतापट्टिको गाउँमा चाहिँ एउटा ठुलो अब एउटा दोकान छ नि त अन्त त्यहाँनिर चाहिँ तपाईँले सबै सामानहरू पाउँछ सा अब घरमा चलाउने सामानहरू सबै दुधहरू सबै पाउँछ दहीहरू हो अन्त भाइहरू गएर छिटो छिटो गएर चाहिँ पुरा दुध ल्याएछ अमुलको प्याकेटको अन्त मैले चाहिँ त्यहाँदेखि त्यो कस्टर्ड बनाउन थालेँ कस्टर्ड पाउडरहरू पनि ल्याएछ चिनीहरू पनि ल्याइदिएछ अन्त मजाले कस्टर्डहरू पकाएँ हो अन्त चिसोको लागि चाहिँ यस्तो मजाले चिसो ठाउँमा राखिदिएँ अन्त त्यो मजाले त्यो मजाको पनि भएको थियो अन्त सबैले मन पनि परायो हो अनि त्यसरी मैले अब यो मेरो फर्स्ट एक्सपिरियन्स थियो अन्त त्यसरी मैले एउटा ठुलो हुलको लागि चाहिँ मैले यसरी खाना पकाएँ